वर्तमान समयमा मलाई मनपर्ने आध्यात्मिक शिक्षकहरूमा बाबा रामदेव सत्य साई बाबा सत्पाल महाराज हुन् यि आध्यात्मिक शिक्षकहरूले अहिलेको वर्तमान समयमा धेरै मानिसहरूलाई आध्यात्मिक ज्ञान योगा सम्बन्धी ज्ञान पनि प्रदान गरेर सबैलाई सहयोग पुऱ्याइरहेका छन्